अब मेरो नेगेटिभ एक्सपिरियन्स भनेको चाहिँ मेरो अनलाइन सपिङमा चाहिँ एउटै एकदमै मैले यही यही वर्षको बिगिनिङमा चाहिँ एकपल्ट मैले यो रिल्स हेर्दैथिएँ रिल्स हेर्दै गर्दाखेरि चाहहिँ एकदमै राम्रो यो चप गर्ने कुनै पनि कुरालाई चप गर्ने एउटा ह्यान्डी मसिन रहेछ त्यसले चाहिँ राम्रो प्याजहरू जस्तै प्याज अनि खोर्सानीहरू चप गरेको देख्दाखेरि चाहिँ मलाई इजी हुन्छ कही बेला बिहान नानीहरूको ब्रेक फास्ट बनाउँदाखेरि एकदम हतार भइरहेको हुन्छ अन्त त्यो चप त्यो चपिङ मसिन ल्यायो भने चाहिँ इजी हुने रहेछ त्यो ह्यान्डी पनि रहेछ भनेर चैँ अन्त मलाई मन पर्यो र चाहिँ उनीहरूको त्यो मतलब उहाँहरूले चाहिँ त्यो रिल्सकै त्यहाँनिर नै के रे लिङ्क दिनुभएको रहेछ अनि त्यो लिङ्कमा गएर चाहिँ मैले चाहिँ देन एन्ड दियर मैले अनलाइन अर्डर गरेको थिएँ त्यसको मलाई परेको थियो सेभेन हन्ड्रेड अलिकति बेसी सेभेन हन्ड्रेड नाइन्टी नाइन समथिङ यस्तै कति परेको थियो र मैले अब यो एकपल्ट किनेपछि धेरै वर्षलाई चाहिँ पुग्छ दुई तिन वर्षलाई चाहिँ पुगिहाल्छ भनेर चाहिँ मैले मगाएको थिएँ र आयो पनि यहाँ मुनि हाम्रो घरको नजिकमै ई कार्ट अफिस छ र त्यही अफिसमा नै आएछ मेरो मैले जुन चाहिँ अर्डर गरेँ त्यो चाहिँ तर जब चाहिँ मैले युज गरेँ त्यो खोलेर युज गरेँ म एकदमै डिस्यापोइन्ट भएँ किनकि जुन चाहिँ चाहिँ त्यो भिडियोमा देखाएको थियो एकदम मज्जाले चप भएको त्यस्तो चाहिँ भएन एउटै पनि भएन त्यस्तो चाहिँ त्यो प्याजहरू पनि त्यसरी चप भएन खोर्सानी धरि पनि त्यसरी चप भएन अन्त चाहिँ चाहिँ म चाहिँ मेरो त्यही हो एउटै मात्र नेगेटिभ कमेन्ट अहिलेसम्म मैले अनलाइन सपिङ गरेकोमध्येमा चाहिँ त्यो मेरो नेगेटिभ कमेन्ट हो त्यो मसँग अझैसम्म पनि छ त्यो ह्यान्डी मसिन राखेको छु सम्हालेर नै तर त्यो चाहिँ एकदम युजलेस लाग्यो मलाई त्यो चाहिँ मलाई मनै परेन